आज हाम्रो भारत देशको पर्यावरणमा धेरै समस्याहरू हुँदैछ ग्लोबल वार्मिङले गर्दा र प्रदूषणले गर्दा यसको कारण यो हो कि हाम्रो देशमा जनसङ्ख्या पनि धेरै भएको छ र सबैसँग गाडी छ र त्यो गाडीले गर्दाखेरि प्रदूषण भयो र कुँडाहरू यताउति फ्याँक्ने भयो त्यसले गर्दाखेरि हाम्रो पर्यावरण धेरै दूषित हुँदैछ यसमा हाम्रो भारतको मौसममा पनि धेरै हामीले चेन्जेस देख्दैछौँ यसले गर्दा यो भएको हो कि हाम्रो जो वर्षा हुन्थ्यो त्यो पनि धेरै कम्ती हुँदैछ र ठन्डा मौसममा धेरै ठन्डा हुँदैन र गर्मीमा धेरै गर्मी हुन्छ अहिले जहाँ पानी पर्नुपर्छ त्यहाँ पानी पर्दैन र धेरै घामहरू लाग्छ घामहरूले धेरै घामले लागेर पनि ते त्यसले मान्छेलाई धेरै प्रोब्लम गर्दैछ कतिवटा मान्छेलाई रोग हुँदैछ त्यसले गर्दा पनि जसै कि स्किनमा प्रोब्लम भयो स्किन क्यान्सर भयो जसै कि हातहरू डढ्नु अनि धेरैवटा अ अझै करणहरू पनि छ यसको